म सरोजा छेत्री कालेबुङ निवासी म नेपाली म नेपाली हुँ र म आफू नेपाली भएकोमा एकदमै म आफूले आफुलाई एकदमै गर्व गर्छु म नेपालको नेपाली न नभए तापनि म भारतीय नेपाली हुँ र मलाई म नेपाली भएकोमा म एकदमै गर्व ठान्छु आफूले आफूलाई आफ्नो भाषा बोल्न पाएकोमा आफ्नो संस्कृति झल्काउन पाएकोमा नेपाली म म एक नेप नेपाली नृत्याङ्गना हो र नेपाली नृत्याङ्गनामा नेपाली नृत्य गर्दाखेरि पनि म आफुले आफुलाई एकदमै गर्व ठान्छु हा हामीले आफ्नो पहिचान बढाउन हेतु है हामीले आफ्नो नेपाली पहिरन लगाउन पाउँदा नेपाली चाड मनाउन पाउँदा नेपाली भाषा बोल्न पाउँदा म आफ्नो भाषा नेपाली भाषा बोल्न पाउँदा मलाई एकदमै गर्व लाग्छ